हेलो हाँ बेटा बोलो वालिकुमअसलाम छोरा कहाँबाट बोलेको तिमी ए मुस्तफा हुसैन भनेपछि नानी कादिर हुसैनको छोरा होइन त हँ ठिक छ ठिक छ बाबाहरू ठिक छ घरमा सबैजना ठिक छ त दाजु अनि तिम्रो पढाइ कस्तो चलिरहेको छ म त अल्लाहको करमले गर्दाखेरि ठिकै छु अहिले अनि इद कस्तो मनायो अँ ठिक छ ठिक छ ठिक छ

अँ ठिक छ ठिक छ ठिक छ अनि राम्रोसँगले कुरान पढ्यो होला नि त

अँ नमाज पढ्यो होइन

अँ मैले त त्यहीँ पढेँ त्यहीँ मस्जिदमै पढेँ अँ ठिक छ बेटा सबै हामी अल्लाहको करममा छ अँ उहाँको आज्ञा त पालन गर्नुपर्छ हामीले अनि त्यो हुँदाखेरि चाहिँ हामीले कुरानमा जे लेखेको छ त्यहाँदेखि बाहिरको कुरा गर्नु भएन त्यो कुराहरूलाई चाहिँ याद गरिहाल्नु पर्यो अनि अरू सबै कुराहरू ठिक छ त अँ बाबाको काम कस्तो चलिरहेको छ होइन प्रार्थना गरिहाल्नु अल्लाहलाई तिमीले पुकार्छौ त अल्लाहले तिमीलाई दिने हो हामी मान्छेमाथि भरोसा गर्ने होइन हाम्रो भरोसा भनेको अल्लाहमाथि गर्ने भरोसा हो अनि दिनमा त पाँचपल्टको नमाज पढ्नुपर्छ अल्लाहलाई सम्झिनुपर्छ अनि पो दिन्छ त कुरानमा के लेखेको छ थाहा छ त त्यो कुराहरू ल ल ल छोरा फोन गर्दै गर्नू सम्झिँदै गर्नू ल अहिले म राख्छु त